हेलो आकाश भाइ बोल्नुभएको हो ए मलाई तपाईसँग एउटा सानो बात मारौँ भनेर कल गरेको नि कि सुन्नुहोस् न तपाईँहरूलाई कलेजमा नि त्यो दार्जिलिङको कल्चरल डाइभर्सिटीको बारेमा सेमिनारहरू गराउँदैछ आहिले

अँ म चाहिँ त्यो दार्जिलिङको कल्चरल डाइभर्सिटीको बारेमा रिसर्च गर्दैछु नि त यहाँ तल नर्थ बङ्गाल युनिभर्सिटीबाट कि तपाईँसँग अलिअलि बात मारेर त्यहाँ दार्जिलिङ कलेजमा अरू कसैको पनि नम्बर पाइनँ मैले तपाईँको चाहिँ पाएँ नि त हो मेरो साथी चाहिँ तपाईँको चिनाजाना तपाईँकै अब नजिकको को रहेछ अन्त उहाँले मलाई नम्बर दिनुभएको थियो अन्त त्यही अलिअलि डिस्कस गरेर चाहिँ अलिअलि मलाई पनि हेल्प हुन्छ भनेर चाहिँ फोन गरेको नि कि

ए अब सुन्नू न के अरे नेपालीको त दसैँ तिहार भइहाल्यो है बङ्गालीहरूले त लखी पूजा मनाउँछ है उनीहरूको ठुलो चाड चाहिँ अनि बिहारीरूहरूको चाहिँ के हो होली हो कि छठ पूजा हो बिहारीहरू हुन्छ नि बिहारीहरूले चाहिँ होली मनाउँछ कि छठ पूजा मनाउँछ

अँ अँ

अँ त्यो त थाहा छ कि अन्त सुन्नू नि भोटेहरूले चाहिँ कुन लोसार मनाउँछ अहिले त तामाङको अलग्गै भोटेको अलग्गै हुँदो रहेछ लोसार हो भोटेहरूले चाहिँ कुन चाहिँ लोसार मनाउँदैछ उनीहरूको कुन महिनामा यो जनवरीहरूमा पर्ने लोसार चाहिँ भोटेहरूको हो हेलो

ल ल भाइ त्यसो भएदेखि म भयो भने एकपल्ट दार्जिलिङमै आउँछु कि अन्त तपाईँसँग भेट्छु नि ल यही नम्बरमा कल गरेर एकपल्ट ल थ्याङ्कयु भाइ